हेलो हजुर हजुर सुन्दैछु त के को लागि फोन गर्न भएको थियो

ए हजुर मैले अस्ति तपाईँकोबाट लुगा लगेको थिएँ कि अस्ति त्यो अलिकति टाइट भयो कि त्यसले गर्दा अलिकति चेन्ज गर्नु मिल्छ होला त्यसमा हजुर हजुर हजुर हजुर राम्रो लाग्यो हो त्यो अलिकति टाइट भयो अन्त मलाई कि अन्त त्यसले गर्दा चेन्ज गर्नु पर्यो भनेर नि हजुर हजुर

हजुर हजुर हजुर मलाई नानीको लागि चाहिएको थियो मेरो हस्बेन्डको लागि चाहिएको थियो कि अन्त त्यसले गर्दा फोन फोन गरेको नि

क्वालिटी त क्वालिटी त राम्रो छ होला नि है भुवाहरू आउँदैन होला नि है हजुर हजुर हजुर हजुर हजुर ए हजुर होइन मैले अरू देकानबाट लगेँ कि अन्त भुवा उठिहाल्यो नि त दुई तिन खेप धुँदाखेरि अन्त त्यसले गर्दा सोधेको नि मैले तपाईँलाई हजुर म त म तपाईँको डेलीको कस्टमर हो नि चिन्नु हुन्छ होला नि मलाई त्यसले गर्दा गरेको नि मैले तपाईँलाई ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म हजुर हजुर हुन्छ म आउनु भन्दा अगाडि म तपाईँलाई फोन गर्छु नि म मेरो नानी र हस्बेन्ड पनि लिएर आउँछु नि किनभने म त्यही फिटिङ गरेर लिएर आउनु पर्यो नि घरी घरी किन फर्काउनु तपाईँलाई त प्रब्लम हुन्छ फेरि हो हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु